कार्यस्थलमा अब एउटै जग्गामा काम गरेपछि त कोहीबेला एक आर्काको कतिपय सुझाउहरू नमिल्ने त स्वाभाविक नै हो पहिला चाहिँ अब त्यस्तै परिस्थिति आएमा पहिला चाहिँ म त्यसको प्रबलम के छ त्यो चाहिँ बुझ्ने कोसिस गर्छु उसलाई चाहिँ के कुरोले चाहिँ प्रबलम दिइरहेको छ त्यो बुझ्ने कोसिस गर्छु र त्यसलाई चाहिँ कसरी त्यसको सल्युसन निकाल्ने उसलाई चाहिँ कसरी थम्थम्याएर राख्ने आफुलाई नै रिस उठनुदेखि अलिकति आफुलाई काम राख्ने कोसिस गर्छु आफुलाई सम्हाल्ने कोसिस गर्छु उहाँलाई सम्झाउने कोसिस गर्छु उहाँ पनि अलिकति काम भए पछि चाहिँ उहाँ चाहिँ कसको गल्ती चाहिँ रहेछ त्यो हिसाबले सम्झाएर चाहिँ सम्हाल्ने या मिलाउने कसिस गर्छु